हुनु त म अरू विषयमा पनि लेख्छु होइन तर प्रायः म कविताको विषयमा मात्रै लेख्छु किनभने किनभने देखिलाई मलाई कविताहरू लेख्नु मन पर्छ होइन जब मैले कविताहरू लेख्छु त्यति बेला मलाई अब कविताहरू लेख्दाखेरि होइन प्रायः जस्तो म मेरो अब कस्तो टपिक चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ प्राय जस्तो चाहिँ मेरो अब आमा हुन्छ होइन बाबा हुन्छ कि त अब साथी हुन्छ त्यस्तो त त्यस्तो प्रायः अब टपिकहरूमा लेख्छु होइन म अन्त जब चाहिँ मलाई अब कविता राम्रो लागेन होइन वा त राम्रो लाग्यो भने म पहिला त मेरो मलाई आफूलाई त आफूलाई त अब आफूलाई आफूको त अब सबै कुराहरू नै राम्रै लाग्छ तर म चाहिँ जब त्यो अब सुधार ल्याउनको लागि चाहिँ होइन पहिला म मेरो अब परिवारलाई परिवारलाई सुनाउँछु त्यो पनि अब परिवारलाई सुनाउँछु त्यसपछि मेरो अब मित्रहरू भयो होइन मेरो साथीहरू भयो उनीहरूलाई पनि सुनाउँछु र जो अब कविता लेख्नुमा होइन राम्रो छ होइन उनीहरूलाई गएर म अब के कसो हो कुन चाहिँ अब चाहिँ यसमा चाहिँ सुधार ल्याउनु पर्ने कुन चाहिँमा चाहिँ सुधार ल्याएर राम्रो गर्नु पर्ने होइन त्यस त्यसहरू पनि म उनीहरूलाई सोध्छु र प्रायः जस्तो चाहिँ अब म कविताहरू नै लेख्ने गर्दछु